हजुर हजुर हो त भन्नू एटलास जिरोहरू छ राम्रो राम्रो छ तपाईँ तपाईँ अब हेरी हेरी हुन्छ पाँच हजार छ हजार हजुर ए तपाईँ आउनुहोस् न म मिलाइदिन्छु नि हजुर पहिलाकै ठाउँमा छ तपाईँ पहिला आउनुभएको हैन ए हजुर आउनुहोस् न तपाईँको नातिले त देखेको होला दोकान हजुर आउनू हजुर ए हुन्छ आउनुहोस् न तपाईँले त बिर्सिनुभयो होला नातिलाई थाहा होला नातिलाई लिएर आउनुहोस्

तपाईँको नातिले पहिला नि कुदाएको साइकिल हजुर ए हजुर छ नि त्यस्तोहरू

हजुर छ त छ त तपाईँको नाति कति वर्षको हो हजुर नौ वर्षको ए उसले कुदाउने खालको साइकिल छ नि हजुर तपाईँ पहिला कहिले पो आउनुभएको थियो हजुर हजुर हजुर ए हजुर तपाईँको नाम त के पो हो ए हजुर हजुर चिनेँ तपाईँहरूको घर काँनेरि पो छ ए हुन्छ आउनुहोस् न म मिलाइदिन्छु नि साइकिल तपाईँ पहिला पनि आउनुभएको हजुर हुन्छ हुन्छ आउनुहोस् न म मिलाएर दिन्छु नि साइकिल हुन्छ हुन्छ